हेलो समर भाइ बोल्नु भएको ए म यता जर्नलिस्ट बोलेको कि भाइ तपाईँ सोसियल वर्कर हुनु हुँदो रहेछ नि है तपाईँले कस्तो खाले चाहिँ गर्नु हुन्छ हौ तपाईँहरूले कुन फिल्डमा चाहिँ गर्नु हुन्छ हो सोसियल वर्क

ए हजुर अन्त कस्तो प्रकारको के चाहिँ गर्नु हुन्छ गएर चाहिँ तपाईँहरूले सोसियल चाहिँ हजुर हजुर हजुर

हजुर

हजुर हजुर

हजुर

हजुर तपाईँहरूको यो सोसियल वर्क गर्नुको उद्देश्य चाहिँ के होला नि भाइ

हजुर हजुर एकदमै राम्रो गर्नु हुँदो रहेछ अरू हाम्रो युथहरूले नै गर्नु पर्छ यस्तो कामहरू त है अन्त एकदम राम्रो लाग्यो तपाईँहरूको उद्देश्य तपाईँहरूको विचार तपाईँहरूको कार्य राम्रो प्रशंसनीय पनि रहेछ तपाईँहरूको हजुर तर अब प्लास्टिक त अब हामीले बन्द गर्नु त पटक्कै सक्दैन

हजुर हजुर एकदमै राम्रो तपाईँहरूलाई बधाई छ तपाईँहरूको सक्सेस होस् होइन सफल होस् ल अब फेरि पनि भेटेर बात गरौँ न ल भाइ राम्रो लाग्यो तपाईँसँग बात गरेर विदा हवस्